मैले मेरो काम र मेरो शिक्षाबारे बताउने हो भने वर्तमानमा म दार्जिलिङ पाहाडको क्षेत्रीय राजनीतिसित सङलग्न रहेर आफ्नो क्षेत्रलाई प्रतिनिधित्व गरिरहेको छु र राजनीतिक नेताको रूपमा क्षेत्रीय नेताको रूपमा यसलाई मेरो काम मेरो मेरो पेसा मेरो व्यवसाय मेरो सङ्लग्नता भनेर बुझ्दा हुन्छ यसका अत् अतिरिक्त मेरो शिक्षाबारेमा बताउनुपर्दा मैले मेरो बुनियादी शिक्षा

सुकुनाको बुनियादी पाठशालाबाट सुरु गरेको हो त्यसका अतिरिक्त मेरो उच्च शिक्षा युद्धवीर उच्चतर माध्यमिक विद्यालयबाट भएको हो त्यसपछि मैले स्नातक सिलगढी महाविद्यालयबाट नेपालीमा सम्मानसहित गरेको हो यसका साथै मैले स्नातकोत्तर उत्तर बङ्ग विश्वविद्यालयको नेपाली विभागबाट नेपालीमा गरेको हो त्यसपछि मैले एमफिल तहको अध्ययन पनि समाप्त गरिसकेको छु जो उत्तर बङ्ग विश्वविद्यालयको नेपाली विभागबाट नै गरेको हो र अहिले म वर्तमानमा उत्तर बङ्ग विश्वविद्यालयको नेपाली विभागबाट नै विद्यावारिधि पिएचडी गरिरहेको छु यसरी मेरो शिक्षा मेरो कामबारे जानकारी दिँदा मलाई समाज हितको निम्ति गरिरहेको मेरो राजनीति र मैले लिएको आर्जन गरेको शिक्षा पनि मेरो समाज को निम्ति समाज उपयोगी होस् र समाजलाई मैले दिशानिर्देश गर्नसक्ने हौँ भन्ने मेरो रहेको छ